हाम्रो खानाको परिकारमा चाहिँ धेरै कुरा छ त्यसमा चाहिँ आउँछ जरिङ्गो जरिङ्गो चाहिँ अब जतासुकै चाहिँ हुँदैन त्यो चाहिँ यस्तो अब देवालको चेपचापतिर त्यो चाहिँ आफै उम्रिएर साग हुन्छ एउटा साग हुन्छ यस्तो डन्ठी आएर साग हुन्छ त्यसमा चिन्नेले चाहिँ चिनेर खान्छ नचिन्नेले चाहिँ चिन्नु सक्दैन त्यसको चाहिँ पछि त्यो ठुलो भए पछि त्यसको दाना फल्छ दाना फलेर पाकेर झर्छ त्योबाट उम्रिन्छ त्यसको कलिलो सागहरू पनि मिठो हुन्छ अलिक ठुलो भए पछि त्यसको टुप्पाहरू चुढाएर सब्जीहरू बनाएर खाँदा पनि मिठो हुन्छ जरिङ्गो अब पहिलेको बुढाबुढीले चाहिँ भन्थ्यो जरिङ्गोको सागले चाहिँ हात खुट्टा दुख्छ भन्नुहुन्थ्यो तर अब हामी चाहिँ खान्छौँ तर हामीलाई चाहिँ त्यस्तो लाग्दैन त्यसमा छ तामा एउटा तामा हुन्छ अब यसरी रे पानीको समयमा आउँछ बर्खा लागे पछि चाहिँ तामा फलाउँ फल्छ बाँसको तामा चाहिँ त्यो बाँसघारीको झ्याङभित्रबाट पलाएर नि आउँछ त्यसमा कतिवटा हुन्छ नखाने तितो कसै मिठो हुन्छ अब बेच्नेहरूले चाहिँ तितोहरू केही भन्दैन सबै कुरा बेच्छ तर हामी चाहिँ मिठो तामा मात्रै खान्छौँ तामाको पनि सब्जी हुन्छ अचार हुन्छ त्यसमा साझो भनेर बनाएर ब बतलतिर पनि हालेर राख्छ बाँसको तामा चाहिँ त्यस्तो हो अब बाँसको तामा नि धेरै थरी हुन्छ एउटा भयो परेङको तामा परेङको तामा चाहिँ एकदमै चिसो जग्गामा हुन्छ परेङको तामाले पनि जिउ दुख्छ भन्छ खाँदाखेरि तितो तितो हुन्छ तर एकदमै दामी हुन्छ त्यसमा अब हामी चाहिँ एकदमै मन पर्छ हामी यहाँको मान्छे हामी यता अब कालिम्पोङको बासिन्दाले चाहिँ हामी चिन्नेले चाहिँ सबैले नै खान्छौँ त्यसमा आयो पोई साग पोई साग चाहिँ अलिकति चिप्लो चिप्लो हुन्छ भुट्दा भुट्दै यसरी कराइमा हाल्ने बित्तिकै लराङलुरुङ अब हाल्ने बित्तिकै पाकिहाल्छ त्यो सागले पनि एकदमै भात रुचाउँछ चिप्लो चिप्लो हुन्छ बेसी चबाउन नपर्ने पाराले स्वाल सुत जान्छ मिठो हुन्छ एकदमै त्यस्तो मिठो हुन्छ यो पोई साग पनि अन्त बेथु साग हुन्छ बेथु साग चाहिँ बेथु साग चाहिँ एकदमै राम्रो भन्छ अब त्यसले चाहिँ ट्युमर पनि जाती पार्छ भन्छ दबाईको रूपमा खायो भनेदेखि सब्जी पनि एकदमै मिठो हुन्छ हामी चाहिँ अब त्यसलाई चाहिँ उमाल्छौँ उमालेर त्यसलाई निचारेर त्यसको रातो पानी फ्याँकेर खान्छौँ तर त्यसरी नखानु त्यसलाई चाहिँ सिधा ल्याएर सिधा सिधी पकाएको चाहिँ त्यो दबाईको रूपमा पनि धेरै राम्रो हो बेथुको साग पहिला त जतासुकै पाउँथ्यो अहिले त्यसरी पाउँदैन अहिले कता कता मात्रै पाइन्छ एकदमै राम्रो हो बेथुको सागलाई चाहिँ हामी दबाई रूपमा पनि मान्छौँ खाँदा पनि मिठो हुन्छ एकदमै गुन्द्रुक अब गुन्द्रुक चाहिँ अब पहिला पहिला त पुरा साग पात हुन्थ्यो गुन्द्रुक चाहिँ खाल्डो खनेर बाँसको ठ्याङ् हुन्छ त्यो ठ्याङ्लाई वरिपरि लगाएर त्यसरी छोपछाप पारेर रोप यसरी खाल्डोमा हालेर हामी पुर्थ्यौँ पुरे पछि चाहिँ त्यसलाई बाइस दिनमा निकाल्दाखेरि त्यसको चाहिँ एकदमै मगमगमग सेन्ट आउँथ्यो अमिलो सेन्ट हुन्थ्यो त्यसको बाहिरबाटै त्यसलाई झिकेर सुकाएर हामीले सुक्नु थाले पछि हामीले त्यसलाई झोल बनाएर पनि खान्थ्यौँ त्यो सागलाई झोल बनाएर पनि त्यो गुन्द्रुकको सागलाई चाहिँ हामीले झोल बनाएर पनि खान्थ्यौँ कतिले साँधेर पनि खान्छ त्यो सागलाई त्यो गुन्द्रुकलाई चाहिँ अब प्याज खोर्सानी हालेर चाहिँ मोलेर काँचो खाने तेल हालेर मोलेर पनि हामीले खाने गऱ्थ्यौँ पहिला अहिले चाहिँ हामी त्यसरी झोल बनाएर खान्छौँ अन्त अर्को भयो सिन्की सिन्की पनि त्यसरी नै बनाउनु पर्छ सिन्की चाहिँ टिनमा पनि बनाउँथ्यो मुलालाई छ्याक छ्याक पारेर कुटेर टिनलाई यसो दुलो पारेर साइड साइडमा दुलो पारेर त्यसलाई मजाले थिचेर पनि गुन्द्रुक हाल्थ्यौँ हामीले यसरी छोपछाप पारेर राख्नुपर्छ त्यसलाई पनि पन्ध्र बिस दिन राख्यो भने सिन्की पनि एकदमै दामी हुन्छ सिन्कीको पनि अचार राम्रो हुन्छ खाँदा पनि एकदमै राम्रो सिन्कीले पनि यस्तो ग्यासहरू भएको जाती हुन्छ झोल खानु भन्नु हुन्छ त्यस्तो हो सिन्की किनामा चाहिँ अब भटमास उसिनेर कुच्याएर बनाएको हो त्यसलाई पनि अब गुन्द्रुकहरू जस्तै मोलेर त्यसलाई पनि अब पास राखेर बनाएको चिज हो किनेमा पनि एकदमै मिठो हुन्छ तर केटाकेटीले अहिलेको केटाकेटीले चाहिँ किनामा खानु मान्दैन गनायो भन्छ तर किनामा पनि एकदमै दामी हुन्छ किनामा सुकाएर पनि बेच्छ एकदमै महँगो हो सुकेको किनामा काँचो किनामा चाहिँ अब यसो पत्तातिर हालेर बेह्रेर दिएको हुन्छ काँचो किनामा चाहिँ हामी ल्याउँछौँ खान्छौँ त्यसरी त्यस्तो हुन्छ अहिले अब धेरै कुरा हराउँदै गइरहेको छ त्यसमा चाहिँ अब आउँछ सब्जीहरूमा लाली साग पनि हुन्छ लाली साग पनि एकदमै राम्रो दबाईकै रूपमा हुन्छ लाली साग पनि खान्छौँ हामीले